ए भाइ आमामाम हिजो क्या मैले अस्ती तपाईँकोबाट फुल लगेको थिएँ नि त्यो सानो सानो क्या सिनेरियाहरू त्यो हाइब्रिड सिनेरियाहरू कि यति दामी फुल्यो राम्रो फुल्यो नि एकदमै राम्रो कि त्यो रङ्ग पनि विभिन्न रङ्गकोहरू आयो कोही त छिर्केमिर्के हो कोही रातो पहेँलो यति राम्रो राम्रो रङ्गहरू आयो हाइट पनि ठिक्कको बेसी हाइट पनि भएन है लु है हाम्रोहरूले यस्तो दोकान चाहिँ एकदम गर्नु पर्छ है भाइकोमा ऊ यो कहाँबाट आउँछ यो सिडहरू एकदमै राम्रो यस्तो ऊ योको रहेछ राम्रो क्या खालको लाग्यो भाइको सिडको कुन चाहिँ क्वालिटीहरू एकदमै राम्रो छ र यस्तै गर्दै जानु पर्छ है हामीले बिज यसरी बिजिनेस हामीले फिजाउँदै जानु पर्छ है अनि भाइ यो भाइकोमा नि अरू यो एउटा त्यो जापनिज एउटा तेल जस्तो पाउँदो रहेछ नि त्यो उयसमा हाल्ने क्या फुलमा हाल्ने कि त्यसले एकदम राम्रो हुन्छ भने त्यो भाइकोमा छ कि छैन हौ अस्ती आउँछ आउँछ भनेर भन्दैथ्यो कि भाइले आयो भने दिनुहोस् न एउटा मलाई एउटा दुइटा कि त्यो पनि लानु परेको छ हौ र भाइहरूको एकदमै लु भाइ मलाई अरू साथि भाइलाई पनि भनेको छु है यहाँ चाहिँ फुलको बिरुवा पनि राम्रो पाउँछ हाम्रो मान्छेकोमा त एकदम फुलहरू अरू फुलमा हाल्ने दबाईहरू राम्रो पाउँछ भनेर भनिदिएको छु लु है गर्दै जानु पर्छ है ल भाइ ल म त्यो दबाई चाहिँ अब फेरि नेक्स्ट टाइम आउँदाखेरि लान्छु नि ल भाइ ओके भाइ